हाम्रो क्षेत्रमा रोजगार बढाउन पर्यटकहरूले कसरी मद्दत गरिरहेको छ भने देखि अब हाम्रो यस गाउँमा दुईवटा होमस्टेहरू छ आ सेवारो होमस्टे अनि ह्वाइट हाउस होमस्टे यी होमस्टेहरूलाई पर्यटकले नै मद्दत गरिरहेको छ हाम्रो क्षेत्रहरूतिर आउने पर्यटकहरू ती होमस्टेहरूमा बस्ने गर्छन् त्यस होमस्टेको मालिक वर्गलाई मात्र आर्थिक सहयोग नभएर सबैलाई आर्थिक सहयोग पुगिरहेको छ जस्तै चालकहरू खाना पकाउने कुकहरूलाई पनि आर्थिक सहयोग भइरहेछ गाउँमा भएको मसिनो मसिनो दोकान पाटहरू चलिरहेछ चिया पसलहरू चलिरहेछ यहाँ घु्म्न आउने पर्यटकहरूले दार्जिलिङ टी एकदम विश्वप्रख्यात भएको कारण चिया पसलहरू धेरै मात्रामा चलिरहेको छ हाम्रो क्षेत्रमा आउने पर्यटकहरूसँग राम्रो अनुभव के छ भने उनीहरूले हाम्रो क्षेत्रको संस्कृति खान पान रहन सहन जान्ने प्रयास गरे त्यो मलाई राम्रो लागेको थियो